हाम्रो नजिकैको कला आपूर्ति स्टोर कोलिम्पोङ बजारमा छ हो

त्यहाँनिर सबै प्रकारको कलाशिल्पहरू पाइन्छन् र मलाई मनपर्ने भनेको चाहिँ बाँसुरी हो बाँसुरी एकदमै मनपर्छ मलाई